म पहिला सीमा सुरक्षा बलमा नोकरी गर्थेँ त्यति बेला म पन्जाबमा पोस्टिङ थिएँ पोस्टिङ हुँदाखेरि मैले पन्जाबमा ट्याक्टर देखेँ ट्याक्टरले नै चामल गहुँ सब बोक्दोरहेछ त्यहाँदेखि जमिनहरू पनि त्यसले नै जोत्दोरहेछ हामीलाई नदी पार गराउनु पनि उसले नै ट्याक्टरले नै नदी पार गरायो आउनु जानुको साधन पनि ट्याक्टर नै थियो र ट्याक्टर एक प्रकारको यो रेतिली इलाकामा दलदल इलाकामा राम्ररी हिँड्नुसक्ने गाडी हो शक्ति पनि त्यसको राम्रो छ पावर पनि तान्ने पावर पनि र जमिन जोत्नु पनि राम्रो छ त्यसको ढुङ्गा नभएको जग्गामा जोत्नुको लागि एकदमै सजिलो तर हाम्रो यो पाहाडमा त ट्याक्टर चल्दैन जमिन सानो सानो भएको कारणले गर्दा तर मलाई चाहिँ अहिले सानो सानो ट्याक्टरहरू धेरै निस्केको छ र यो पाहाडमा पनि त्यो ट्याक्टरहरू चलाएर जमिन जोत्ने कार्यहरू भइरहेको छ र ट्याक ट्याक्टर एउटा मानिसको लागि उपयोगको सामान हो यात्राको लागि गाउँ दराजतिर जानुको लागि एक प्रकारले गर्दाखेरि त्यो राम्रो सामान मतलब त्यो ट्याक्टर चिज मान्छेलाई उपयोगी भएर गएको छ